हलो हजुर दिदी हजुर भन्नु न हजुर जाँदैछ त चौरास्तापट्टि तपाईँ त खै अनि त हराउनुभयो अस्तिदेखिन्को त तपाईँ त हजुर ए हजुर हजुर र त हामी त मर्निङको त अहिलेको नानीहरूको पढाइ स्कुल भन्दा हो अलिकति साह्रै पर्छ भ्याउनु इभिनिङमा चाहिँ निस्किँदै छु हामी मजा आउँछ त आउनु न तपाईँलाई कस्तो हामी याद ग मिस गर्दैछु तपाईँ कत्ति भयो आएको छैन इभिनिङमा हजुर हजुर हजुर पाँच बजेदेखिन्को जान्छु कि अब चाहिँ अलिक छिटो रात पर्दैछ अलिकति छिटो निस्किनुपर्छ होला हौ साढे चारतिर है अँ अँ एकपल्ट डल्लै ऊ गऱ्यो हो घुम्यो अनि टाइम अलिक ऊ यो भयो भने अब दुई राउन्ड गर्दा पनि भइहाल्यो एक राउन्ड गरेर फर्किँदा पनि भइहाल्यो होइन मो पर्खिन्छु नि अँ पर्खिन्छु नि आउनु न हामी त गफहरू र र त यसो गाउँघरको है यसो गफसफ पनि हुने हो घुम्नु पनि हुने वाक पनि हुने सबै कुरो भइहाल्छ नि हजुर

हुन्छ हुन्छ होइन हामी त जाँदैछु आउनु न अस्ति अस्ति त अब ठुलो पानी कत्ति पऱ्यो नि त हो त्यो भएर अस्ति पानी अब त्यो पर्दाखेरि त जानु मिलेन अहिले त अब अलिक भए पनि पानी रह्यो नि अब जाँदा हुन्छ

अँ पानी रहँदाखेरि जाऔँ न चौरास्तामा अब यसो है यसो घुम्नु पनि हुन्छ हो त्यहाँको यसो हेर्नु ऊ यो गर्नु हावा खानु पनि पऱ्यो नि त घरभित्र पनि कति बस्नु हजुर हजुर जाँदैछ त त्यो तलको बहिनीहरू त दुईजना छ नि तलपट्टिको बहिनीहरू उनीहरू त मर्निङ पनि जाँदैछ नि चौरस्ता उनीहरू त दुई राउन्ड गर्छ अरे माल रोडमा दुई अँ हामी त खै एकपल्ट मात्रै हुन्छ अब बिहान त हुनु पनि अलिकति हतारै पर्छ हामीलाई त नानीहरू छ होइन त्यो भएर अलिकति हतारै हुन्छ नि त हामी त इभिनिङ जाऔँ न ल बिहान त अब भ्याउँदैन पनि हो हजुर हुन्छ हुन्छ हुन्छ हजुर म पर्खिरहेको हुन्छु नि तपाईँ निस्किनु कि तपाईँ अलि ढिलो भयो भने म कल गर्छु नि तपाईँलाई हुन्छ हुन्छ हुन्छ हुन्छ आजै आउनुहोस् है ल हुन्छ हुन्छ हुन्छ